हेलो तपाईँ सञ्जीवनी रेस्टुरेन्टको हुनुहुन्छ स्टाफ हुनुहुन्छ ए होइन खाना तपाईँको मेरो लागि प्याकिङ गरिदिनुहोस् कि एकदम तातो रूपमा तपाईँको खाना मलाई प्याकिङ गरेर पठाइ दिनुहोस् न ल गरम नै होस् न खाना कि ठन्डा नहोस् न है